हामीलाई यो मिडियाले चाहिँ धेरै अगाडि बढाइसकेको छ कहाँ के भयो कहाँ के हुँदैछ कहाँ के हुनेवाला छ त्यसको बारेमा हामीलाई मिडिया मार्फत् नै हामीले थाहा पाउनसक्छौँ मिडिया भएर नै हामीलाई धेरै सुविधाहरू प्राप्त भएको छ मिडिया नभएको भए कहाँ के हुँदैछ के हुनेवाला छ त्योहरू हामी चाल पाउनसक्ने थिएनौँ मा मिडियाले गर्दा हामीलाई धेरै अगाडि जानमा मद्दत पुऱ्याएको छ सँगसँगै त्यसमा भाषा पनि अगाडि आइसकेको छ नेपाली भाषाले पनि धेरै मान्यता पाइसकेको छ नेपाली भाषा मान्यता पाएकोमा हामी गर्वित छौँ हामी नेपाली भा नेपालीभाषी भएको कारणले गर्दा नेपाली भाषामा मान्यता भएकोले हामी भाषा मान्यता पाएकोले गर्दा हामी गर्वित भएका छौँ मिडिया सँगसँगै नेपाली भाषामा पनि नेपाली मिडियाहरू पनि धेरै जगतमा निकै निकै अगाडि आइसकेको छ